म क्रिस्चियन अथवा इसाई धर्मलाई मान्ने गर्छु अनि हो मेरो धर्मले सामाजिक कार्यहरू पनि सामाजिकमा समाजमा कामलाग्ने चिजहरू पनि धेरै सिकाउने गर्छ जस्तै कि हामी सामाजिक काममा लाग्नेहरू विवाह अनि मराउको कामहरू भयो विवाहमा हाम्रो चर्चबाट सिकाइएको धेरैवटा विधिहरू विधा विधा विधिविधानहरू अनि मराउमा पनि मराउ पराउ पर्दाखेरि अनि नानीको न्वारानको कामहरू भयो त्यसमा धेरैवटा कुरामा अनि हाम्रो गाउँमा कसैलाई केही सहायता चाहिएको बाह्रै मास त्यो सबै कुरामा हाम्रो मेरो धर्मले मेरो इसाई धर्मले सिकाउने गर्छ अनि हामी धेरैवटा धर्महरूमा आफ्नो योगदानहरू धेरैवटा कामहरूमा गाउँको सामाजिक कामहरूमा आफ्नो योगदान पनि दिने गर्छौँ अनि मेरो धर्मले यसको बारेमा धेरैवटा कुराहरू सिकाएको अनि भनिएको छ